ए हेलो ए दाजु हजुर मैले यो उबरबाट बुक गरेको थिएँ हजुर मेरो आज मेरो परिवार चाहिँ है आसामबाट चााहिँ यसरी आज घर फर्किएर फर्किन्दै छ हजुर खर्साङसम्मको उयो छ यात्रा छ है अनि हजुर यो उयसको चाहिँ भाडा चाहिँ के कस्तो छ होला नि हजुर के छ मतलब जुन समय छ त्यो समयमै आइपुग्छ त हजुर ए हुन्छ हुन्छ हजुर हजुर हुन्छ त्यही बुक गरेको थिएँ अनि त्यसकै लागि मैले त्यो बारेमा जानकारीको लागि मैले यसरी फोन गरेको हो है जै आसामबाट चाहिँ खर्साङसम्मको यात्रा छ हजुर हुन्छ